विशेष फेसबुक एउटा स समा समाचार कै एउटा काम गर्ने एउटा फेसबुक हो है यसमा म यसलाई म मान्छु र कतिवटा कुरोहरू झुटा पनि हुनुसक्छ यसमा र यसमा कतिवटा यता उता हेर्दाखेरि र उसलाई प्रुफ गर्नुको लागि अरूहरू ठाउँ कतिले पनि उयो गरि नै रहेको हुन्छ त्यही कारणले गर्दाखेरि फेसबुक चाहिँ मेरो लागि चाहिँ एकदमै ठिकै नै एउटा राम्रै उयो प्रावधान हो र मैले मात्रै म मेरोमा पनि अब दुई तिनजाना मेरोमा नि छँदैछ मेरो छोराछोरीहरू छ उहाँहरूले पनि यो फेसबुक एकदमै राम्रैसँगले चलाउँछ र समाचार

समाचार प्राप्त गर् के अरे गर्नुसक्छ है समाचार प्राप्त गर्नुसक्छ उहाँले पनि र अन्तिम

यो समाचार एउटा गर्ने सुन्ने र हामीले देख्ने एउटा माध्यम हो फेसबुक